मेरो जीवनमा घटेको यो कुरा चाहिँ नि लगभग पाँच छ वर्ष अगाडिको हो त्यति बेला चाहिँ म एउटा स्कुलमा पढाउँथेँ अनि एक दिन यस्तो भयो मैले ब्ल्याकबोर्डमा देखाउँदै थिएँ पछाडिबाट हल्ला आयो हल्ला भयो पछाडि अनि मैले पछाडि फर्केर नानी हो हल्ला नगर भनेँ फेरि पनि हल्ला आयो हल्ला गऱ्यो अनि चाहिँ मैले पछि फर्किँदाखेरि चाहिँ त्यति बेला चाहिँ एउटा नानी चाहिँ यसरी डेस्कमा घोप्टेको देखेँ मैले अनि उसको साथीले मलाई पुलुक्कै हेऱ्यो अनि चाहिँ मैले सोचेँ ऊ नै हो घोप्टेर बोल्ने चाहिँ उही नै रहेछ भनेर मैले सोचेँ अनि त्यो सोचेर चाहिँ मैले त्यो नानीलाई गाली गरेँ कराएँ अनि गाली गरिसकेपछि चाहिँ एकछिन पछि चाहिँ मैले नराम्रो गाली गरेँ अनि त्यो नानी रुनु थाल्यो अनि रुनु थालिसकेपछि मैले उसलाई राम्रोसँगले सोद्धाखेरि चाहिँ हल्ला गर्ने चाहिँ उसको पछाडिको बेन्चको केटाहरू रहेछ अनि त्यसपछि चाहिँ मैले अब गाली गरेर त्यो नानी रोयो भनेर चाहिँ मलाई नराम्रो लाग्यो मैले त्यसै बित्थामा गाली गरेँ भनेर तब चाहिँ त्यो नानीलाई सरी भनेँ क्षमा मागेँ अनि त्यो केटाहरू जो हल्ला गर्दैथियो उनीहरूलाई चाहिँ मैले यसो नगर्नु भनेर मैले फेरि फेरि यसो नगर्नु अब यसो गऱ्यो भने चाहिँ म तिमीहरूलाई गार्जियन बोलाउँछु भनेर मैले त्यो नानीहरूलाई चाहिँ मैले त्यसरी सम्झाएँ